म घरमा एलपिजीका ग्यासको प्रयोग गर्छु त्यसको ग्यासको छेउमा चाहिँ हामीले आगोहरू छेउछेउमा बाल्नु हुँदैन खानाहरू बनाउँदाखेरिको केही भातहरूको त्यो उ उ उम्लिँदाखेरिको पोखियो भने हामीले सफाहरू गरिहाल्नु पर्छ किनभने त्यो नत्र भने त्यसमा मैलाहरू भयो भने लिक हुने डर हुन्छ अनि पानीहरूको उइसहरूको छेउमा राख्नु हुँदैन धिप्री बत्तिहरू क्यान्डलहहरू छेउछेउमा राख्नु हुँदैन किनभने डर हुन्छ त्यसमा लिक हुने डर हुन्छ